हामी स्कुल कम्ती पढेकोले गर्दाखेरि नेपाली बोल्नु बोल्नु साह्रो पर्दैन हामी गर्भदेखि नै नेपाली भाषामा बोल्दै आएको हो बजारतिर भयो दोकान स्कुल सबैतिर हामी नेपाली भाषानै नेपाली भाषामै बोल्ने गर्छौँ बाहिरतिर काहीँ गयौँ भने पनि हामी नेपाली भाषा नै बोल्छौँ हिन्दी र नेपाली झन्डै एउटै जस्तो हो एउटै जस्तो भाषा छ मिल्छ त्यही कारण गर्दा हामीलाई नेपाली बोल्नु त्यस्तो कठिन पर्दैन नानीहरूसँग पनि हामी नेपालीमै बोल्छौँ स्कुलतिर पनि प्राय हामी नेपाली नै पढ्छौँ हामी नेपाली स्कुल पढेको कारणले गर्दाखेरि नेपाली नै नेपाली नै नेपाली बोल्ने गर्छौँ घरमा पनि हामी नेपाली नै बोल्चौ त्यही कारणले गर्दा हामी बोल्नु त नेपाली नेपाली बोल्नु चाहिँ त्यस्तो कठिनाइ पर्दैन तर लेख लेख्नु चाहिँ साह्रै त्यस्तो नेपाली सक्दैनौँ हामी कति कति लेख्नु सक्दैनौँ त्यही कारणले गर्दा नेपाली हामी सजिलैसँग बोल्नुसक्छौँ